यो तपाइईँहरूको एपको माध्यमबाट मैले एउटा हेडफोन मगाएको थिएँ सेमसङ्ग ग्यालेक्सी बोट्स नाम चाहिँ र जसको दाम चाहिँ छ हजार पाँच सौ निनानब्बे रुपियाँ आउनु चाहिँ समयमा आयो त्यो पनि कि तर त्यो चाहिँ एकदमै चित्तमै गएन तपाईँको क्या कलर पनि भनेको जस्तो भएन दाम पनि अलिकति बेसी हेर्दा त्यत्ति जस्तो अब त्यो नक्सामा देखेँ ल्याउँदा आइपुग्दा खोलेर हेर्दा त त्यो त्यस्तो मैले भेटिनँ क्या तपाईँको मनै खल्लो लाग्ने नि अब पैसा तिरिसक्योपछि मलाई चाहिँ एकदमै मनपरेन एक्स्ट्रा चार्ज पनि लियो दुई सौ रुपियाँ र अब यो त यस्तो पाराले त हुँदैन न त अन्त अब यो त फर्काउनु पर्छ यो के हो यो त मैले केही पनि बुझिनँ भनेको जस्तो सामान पनि छैन हँ एक्स्ट्रा चार्ज पनि लियो दुई सौ रुपियाँ हँ यो चाहिँ अब तपाईँहरू आफै बुझ्नुहोस् यो चाहिँ कसलाई भन्नुपर्ने हो हँ यो त मो त मान्दिनँ एकदमै मान्दिनँ म त यो त लु है अलिक होसियार